हाम्रो दार्जिलिङको परम्परागत खेलहरूमा लिङ्गे पिङ देउसी भैलो धनुकाँड प्रतियोगिता डाट प्रतियोगिता आदि खेलिने गर्छन् र यहाँ यी खेलहरू सांस्कृतिक पर्व आदिको अवसरमा खेलिने गर्छ